मैले घरमा तयार पार्ने विभिन्न पेयहरू उखुको जुस अनि तपाईँको निम्बु पानी उखुको जुस र निम्बु पानी चाहिँ गरम महिनामा एकदम राम्रो हुन्छ पेटको लागि एकदम राम्रो काम गर्छ र शरीरमा पनि एकदम प्रोटिनहरू हाइली प्रोटिन ड्रिङ्क्सहरू हो अनि बदामहरूको मिश्रणबाट पनि हामी सेकहरू बनाउन सक्छौँ र नर्मल्ली जाडोको महिनामा पिउने चिया अनि तपाईँको कफी पनि अनि ब्ल्याक कफी पनि बनाउने गर्छु म लाइट कफी र एसप्रेसो भन्ने लाइट कफी बनाएर एकदम एनर्जेटिक यसले चाहिँ तपाईँको एकदम माइन्ड फ्रेस राख्ने जहिले पनि एनर्जेटिक राख्ने गर्छ र मलाई चाहिँ एकदम मन पर्ने ड्रिङ्क्सहरू चाहिँ मलाई चाहिँ एकदम मन पर्ने पेयहरू चाहिँ यिनै हुन् उखुको जुस निम्बु पानी अनि चिया कफी र तपाईँको सेकहरू धन्यवाद